ए हजुर तपाईँलाई मैले त्यो त्यही त गाडी भन्नुको लागि कल गरेको थिएँ कि अनि त के रे तपाईँको गाडी भोलि खाली हुन्छ होला नि है त्यही त हामी म चाहिँ यस्तो गोरुबथानदेखि बोलेको हो अनि भोलि हामी चाहिँ त्यो उल्टाघर त्यो साल्सादेखिन् उता चाहिँ घुम्नु जाने भनेको अनि त त्यसको लागि चाहिँ गाडी सोध्नुको लागि फोन गरेको अनि त कति भारा चाहिँ कति लाग्छ होला हो तपाईँको त्यहाँदेखिन्को त्यहाँदेखिन्को यता गोरुबथानदेखिन्को त्यो साल्साको त्यो उल्टाघरसम्म चाहिँ अनि त त्यही त हामी भोलि आठबजे हिँड्ने नि त याहाँबाट हो तपाईँले त्यसोभए भोलि आठबजे आइदिनुहोस् न त ल बिहानखेरि आठबजे आए आएर यहाँबाट हामीलाई पिक गर्नुहोस् न गोरुबथानदेखिको है हुन्छ हुन्छ